हलो हङ्ग्री बाइट्सबाट बोल्नुभएको हजुर म सुरज छेत्री बोलेको अघि भर्खरै मैले अर्डर गरेको थिएँ नि प्लेस तपाईँहरूकोमा हजुर अँ त्यो अझै अर्डर एड अन गरिदिनु होस् न त्यसमै मलाई हजुर अघि दुईवटा एगरोल भनेको थिएँ अब चारवटा गरिदिनु होस् न अल टोटल अनि चाहिँ बिरयानी चाहिँ त्यो चाहिँ चारवटा गरिदिनु होस् हो अनि जे पकौडा छ तपाईँले सिक्स पिस भन्नुभएको थियो वान प्लेटमा हजुर त्यो मलाई दुई प्लेट गरिदिनु होस् न हजुर अँ अनि हरियो चटनी हुन्छ तपाईँहरूकोमा हजुर स्पाइसीवाला ए हुन्छ नि हजुर त्यो पनि गरिदिनु होस् हो त्यो चाहिँ दुई ठाउँ अलग अलग सेप्रेट गरिदिनु होस् कि हजुर अनि होइन होइन यति नै मात्रै हो अरू त केही एड अन होइन अनि हजुर जति बिल हुन्छ त्यो डेलिभरी बोयकै हातमा पठाइदिनु होस् हजुर म त्यहीँ पे गरिदिन्छु नि क्यास नभए अनलाइन के हुन्छ हजुर हुन्छ त थ्याङ्क्यु